अँ मैले अघि है जुन चाहिँ अनलाइन मगाएको एउटा पिज्जा मैले जहाँ मैले मगाएको थिएँ पहिले अघिल्लोपल्ट मैले मगाएको थिएँ माथि डियोबङ्लो अब मैले सेन्टर त्यहाँ दिएको थिएँ नि तर आज मैले त्यो ह डियोबङ्लो होइन मलाई किनभनेदेखि केही कारणबसले गर्दाखेरि म अहिले तारखोलामा छु र मलाई यो सामान चाहिँ तारखोलामा झिकाई दिनुहोस्